म अब बाहिर धेरै दिनको लागि बाहिर जानु पर्दा चाहिँ मेरो घरमा मैले लगाएको फुल बिरुवाहरूको स्याहार चाहिँ मेरो आमाले गर्नुहुन्छ है र के अरे बिहान बेलुका पानी हाल्ने यसो पत्ताहरू सुकेको निकालिदिने माटोहरू चलाउने र गर्ने चाहिँ काम चाहिँ मेरो आमाले गर्नुहुन्छ र बेला बेलामा बाबाले पनि त्यसमा आमालाई सहायता गर्नुहुन्छ